अहिले हाम्रो क्षेत्रको विधायक चाहिँ हाम्रो रुदेन सागर लेप्चा हुनुहुन्छ है अनि सांसद चाहिँ राजु बिष्ट अहिले हाम्रो पञ्चायत प्रधान चाहिँ भएको छैन है हाम्रो यो जुन अहिले इलेक्सन भोटिङ इलेक्सन हुँदैछ अब यो पछि चाहिँ हाम्रो हाम्रो यो प्रधान पञ्चायत प्रधान पनि निस्किन्छ है आउँछ हाम्रो उयो पञ्चायत नभएको चाहिँ बिस वर्ष जस्तो भइसक्यो अब अब आजसम्म चाहिँ हाम्रो एसडिओहरूले नै चलाउँदैछ हाम्रो यो पञ्चायत चाहिँ हाम्रो विधायकले चाहिँ अहिले के गऱ्यो भन्दा चाहिँ अब कत्ति ठाउँमा चाहिँ अब रोड नहुने ठाउँमा रोड पनि ल्याएको छैन है अब कति साह्रो सानो सानो कम्युनिटी हल कत्तिवटा गाउँमा बन्यो सानो सानो हल के केको बनाइदिनुभयो है अब त्यस्तो रोडहरू त यहाँ अब खासै चाहिँ देखिनँ मैले है अजसम्म हाम्रो विधायकले चाहिँ खासै चाहिँ के जे सुन्यो त्यो आजसम्म हाम्रो यो खासै केही कामहरू चाहिँ गरेको देखेको छैन त्यही अलिकति कम्युनिटी हल त्यत्ति चाहिँ देखेको छु है यो म सांसद जुन राजु बिस्ट है छ हाम्रो यो पानीको घोटालाहरूतिर चाहिँ अलि अलि उसको आवेशमा आएर चाहिँ बोल्छ र आवेशमा आएर बोल्छ है अन्त त्यहाँदेखि